हेलो

ए होइन हौ म दार्जिलिङ घुम्नु आएको कि हजुर त्यही त रोडको कन्डिसनहरू कस्तो छ भनेर यसो सोध्नुको लागि नि ए त्यही त फेरि रेनी सिजन परिरहेको छ कि अनि कन्डिसनहरू कस्तो छ भनेर नि बाटोहरू घुम्ने जग्गाहरू ठाउँ त्यही त त्यही त म पोहोर आउँदा पनि पुरा अफ रोडहरू थियो हो जानु जानु साह्रो पऱ्यो त्यही कारण चाहिँ योपालि चाहिँ अगाडि नै सोधेँको नि कस्तोहरू छ भनेर

त्यही त पहिला ए पोहोर त हिँडेर जानुपऱ्यो आधी बाटोतिर गाडीहरू पुगेन हो रोडको कन्डिसनहरू राम्रो थिएन सबै खाल्टाखुल्टीहरू थियो ढुङ्गाहरू लडिरहेको थियो त्यही भएर र नि पहिरो ए म पहिला त टाइगर हिलहरू गएको थिएँ तर टाइगर हिल जाँदा पनि आधि बाटोदेखि हिँडेर पर्थ्यो परेको थियो हो त्यहाँदेखिको नानीहरू पनि ल्याएर आउँदैछु हिँड्नु सक्छ कि सक्दैन भनेर नि ए रोडको कन्डिसन पनि राम्रै छ माथिसम्म नै ए त्यही त त्यो रक गार्डन जाने ओह्रालो पनि साह्रै उयो ओह्रालो खाल्को त्यो भिरालो खाल्को कि त्यही भएर नि ए हजुर हजुर उयो अन्त अरू ठाउँहरू सबै राम्रै छ ए बनाउनु भयो गभर्नमेन्टले केही गरिदिएको छैन अहिलेसम्म ए पोहोर त ड्राइभर भाइले गरिदिन्छ नि अब गभर्नमेन्टलाई भनेको छ भन्दै थियो कि त्यही त अब वा गरिदियो कि भनेर नि अझै गरिदिएको छैन ए इलेक्सन आउँदा मात्रै गरिदिन्छु भन्छ भन्दै थियो कि ए त्यही त सबै मिलेर चाहिँ अनि उयो गर्नु नि अन्त त्यसको लागि हजुर त्यही त अब यस्तो टुरिस्टहरू आउँछ घुम्ने जग्गै राम्रो ए बाटो रोड कन्डिसन नै राम्रो छैन भने त हामीलाई कसरी घुम्नु हो त्यही त पोहोर पनि आउँदा साह्रो परेको थियो र यो पालि चाहिँ अगाडि सोधिराखेको नि कन्डिसन रोडको ए हुन्छ राम्ररी मिलाइ दिनुहोस् न ल नानीहरू पनि छ अन्त हिँड्नु असुविधा पर्छ भनेर नि ए हुन्छ हुन्छ धन्यवाद हुन्छ